नेपाली भाषा चाहिँ अब हाम्रो मातृभाषा हो होइन अब नेपाली भाषामै हामीहरू गीतहरू गाउँछौँ अब भैलिनी देउसीहरू खेल्दाखेरि पनि अब हामी नेपाली भाषाबाटै गीत गाएर खेल्छौँ होइन अब अब अरूहरूसँग बोल्दाखेरि पनि हामी नेपाली भाषाबाटै बोल्छौँ नेपाली भाषा चाहिँ हाम्रो मातृभाषा हो नेपाली भाषा चाहिँ